पकाउन सुरु गर्नुअघि म त्यो सब्जी काटकुट पारेर राख्छु र त्यो सब्जीसँग मिल्दो इन्ग्रेडिएन्ट्स प्याज खोर्सानी अदुवा लसुन त्योसित सम्बन्धित मसलाहरू तयार पारेर राख्छु अनि मात्र म आफ्नो पकाउने कार्यक्रम सुरु गर्छु